तपाईँकोबाट ल्याएको छुरी चाहिँ एकदमै राम्रो रहेस कारण यसको एकदमै राम्रो पनि लाग्यो कारण यो छुरी एकदमै लाग्ने पनि रहेछ यसको डिजाइन मलतब यसको डिजाइन हुन्छ पक्रिनु एकदमै सजिलो हुदाँ रहेछ एकदमै राम्रो रहेछ लाग्ने पनि रहेछ अनि यसको सबै कुरो मन पऱ्यो तपाईँको दोकानबाट मैले छुरी ल्याएको थिएँ एकदमै राम्रो रहेछ त्यसको विषयमा चाहिँ म तारिफ गर्न चाहन्छु एकदमै सबै कुरोमा एकदम राम्रो छ काटनुओर्नु यसलाई पक्रिएर अब ठिकै ऊ यसको मतलब अब जस्तैले पनि अब मसिनोले पनि पक्रिएर चलाउनु सक्ने होइन अब ठुलोहरूले पनि प पक्रिएर चलाउन सक्ने यसको यो छुरी चाहिँ एकदमै राम्रो रहेछ अनि म तारीफ पनि गर्न चाहन्छु कारण एकदमै राम्रो रहेछ यो छुरीको विषयमा चाहिँ यसको लाग्नेहरू पनि अब मजाले अब लाग्ने रहेछ काड्दा पनि एकदम राम्रोसँगले काटिने अब यसलाई जसो गरेर चलाउँदा पनि एकदमै मलाई राम्रो लाग्यो अनि धन्यवाद भन्न चाहन्छु